मसँग भएको गोप्य रेसेपी एउटा छ जो चाहिँ लोकल कुखुराको करी अनि त्यसमा चाहिँ हामीले सर्वप्रथम चाहिँ जिरा अनि लसुन टमाटर प्याज अनि नर्मल्ली हामी हाल्ने गर्दछौँ अनि त्यसमा चाहिँ हामीले हाल्दै गर्दाखेरि चाहिँ जिरा अनि लसुनको पेस्ट हामी जसरी फर्स्टमा हामीले हालेर बनाउने गर्दछौँ अनि त्यो पाकिसकेपछि चाहिँ हामीले जुन अदुवा हाल्यौँ भने त्यसमा अझै धेरै त्यसको टेस्ट त्यो कुखुराको मासुको टेस्ट बढ्छ त्यसपछि हामीले अन्तमा चाहिँ लोकल कुखुराको सब्जीमा चाहिँ हामीले घरको घिउ है घिउ हाल्यौँ भने चैँ त्यसमा चाहिँ थप त्यसको जुन थप स्वाद चाहिँ बढ्ने गर्दछ त्यसमा चाहिँ हामीले एकदमै टेस्टी हामीले पाउने गर्दछौँ अनि तपाईँले थप्नु सक्नुहुन्छ त्यो घिउ जुनद्वारा चाहिँ हामीले एकदमै लोकल टेस्ट हामीले पाउने गर्दछौँ एकदमै लोकल फ्लेभर हामीले पाउने गर्दछौँ र स स्वाद बढाउनको लागि चाहिँ हामीले घरको घिउ हाल्नु सक्छौँ